हेलो गुड मर्निङ

हजुर निश्चय निश्चय हवस् मेन कुरा चाहिँ स्टुडेन्टहरूको सुविधाको विषय लिएर नै डिएसपी हाम्रो याहाँको राम्रो अहिले जुन ट्राफिकको डिएसपी हुनुहुन्छ अहिले विनोद छेत्री वास्तवमा कालिम्पोङ जिल्लाको डिएसपी हुनुन्छ ट्राफिकको उहाँले उहाँकै विचार लिएर ट्राफिकको ओसी हुनुहुन्छ यहाँतिर ज्योति सिङ हो ऊसित पनि उहाँसित वि विवेचना गर्दै जनाउन पाइयो कि स्टुडेन्टहरूको सुविधाहरको लागि लिएर बिहान आठ बजीसम्म आठ बाजी साढे आठसम्म कुनै पनि गाडीहरूले चाहिँ त्यहाँ डिस्टर्ब नगर्ने नानीहरूको स्कुलको गाडीहरू चाहिँ आफ्नो जग्गामा पुगेपछि नौ बजी बादमा चाहिँ गाडीहरू चाहिँ रुटली राम्रो चल्ने अब हुनु त लाइनको गाडीहरू जुन मेन लाइनको गाडीहरू आफ्नो टाइममा जान्छै अरू गाडीहरू चाहिँ त्यति बेला चाहिँ नलागिदिने बेलुका फेरि स्टुडेन्टहरू फर्किँदाखेरि साढे तिन र चारको बिचमा उनीहरूले पनि बाटो अलिक क्लियर राखिदिने पानीको गाडी त पा कालिम्पोङ डि जिल्लामा टाउनमा त पानीको त्यो असुविधा छँदैछ पानी तेल त अब विषेश जग्गामा जानुलाई उनीहरूलाई कसले रोक्नु पनि छैन उनीहरूलाई जानु दिनुपर्छ सबैलाई पानीको जरुरत छ अब ट्राफिकको विषयलाई लिएर भन्नु पनि भने पनि विषेश कालिम्पोङमा त जुन मोडहरू छ त्यो त सबै पुलिसहरू प्रहरीहरू ट्राफिकको ड्युटीको लागि त लगाइरहेकै छ जसमा बसेको कारणले गर्दा कुनै अघटन घटना त अहिलेसम्म भएको छैन कतिपल्ट तर कुना काप्चामा त्यो टाउन कुना काप्चामा जुन चाहिँ बाटोहरू सा सानो छ त्यो सा सानो बनाएको बाटोतिर चाहिँ त्यो ठुलो गाडीहरू कोही समयमा पसिदिँदाखेरि चाहिँ त्याँ धेरै अड्चन हुन्छ यो अड्चन भएको कारणले गर्दा यता जाम हुन्छ र जाम हुनाले गर्दाखेरि बाहिरबाट आउने पर्यटकहरूलाई पनि त्यहाँतिर बहुत दुखः पाउँछ हामी यहाँ लोकल त भइहाल्यौँ अब बाहिरकोहरूले नि दुखः पाउँछ त्यसले गर्दाखेरि चाहिँ अलिक ठुलो गाडीहरूलाई चाहिँ सानो सानो गा बाटोमा जानुलाई चाहिँ बाधा बारन गर्नु पर्छ त्यस प्रकारले हामी रिक्वेस्ट हामीले गरेका छौँ ट्राफिक ट्राफिक ओसीलाई अब उहाँले त्यो प्रकारको नियन्त्रणमा राखेर उनले के विचार गर्छ हेरौँ अब स्कुलमा त आबो मान्छे मान्छेहरूको आवत जावत गर्नु गाडीको टाइममा जानु त्यो प्रकार मेन जग्गातिर त लाइटको पनि गरिदिएको सिटीतिर छ त्यो प्रकारले लाइट मिलाएको छ त्यसले गर्दाखेरि अवश्यै ट्राफिक रुल्स सबैको वेस्ट बङ्गाल टोटलमै रुल्स एउटै हो चेन्ज रुल्स रुल्स नै हो कानुन कानुन सबैलाई एउटै किसिमले हुन्छ त्यो टु विलर्सहरूलाई पनि त्यो आफ्नो सेफ्टीको लागि हेल्मेट लाउनै पर्छ त्योभन्दा पहिला त्यो नलाउँदाखेरि चाहिँ धेरैजना आकस्मिक घट्ना भएर चाहिँ बेकालमै मृत्यु भएको छ त्यसले गर्दाखेरि चाहिँ जिन्दगी त एकपल्ट पाउँछ हेल्मेट त भएन नि त पाइरहन्छ त्यसले गर्दाखेरि हेल्मेट लगाएर गएको राम्रो अनि धेरै मान्छे चढ्नु पनि थ्री थ्री जन तिनजना चढ्नु पनि ठिक छैन जसमा कि नियन्त्रण गर्न सक्दैन अगाडिको ड्राइभर ड्राइभिङ गर्ने मोटरबाइक चलाउनेले त्यसले गर्दा तिनजना चढ्यो भने त्यसलाई पनि अलिकति फाइन गरेका छौँ कागज पत्रहरू चाहिँ ठिक छ कि छैन त्यो पनि हर्नुको लागि चाहिँ रोकेको दिन कागज पत्र जुन चाहिँ कर तिर्छ त्यो चाहिँ भयो गर्मेन्टलाई पनि गर्मेन्टको जम्मा हुन्छ त्यसले गर्दाखेरि त्यो ठिक टाइममा उनीहरूले आफ्नो करहरू लाइसेन्सहरू रिन्युवल गरेन इन्सुरेन्स ठिक छ कि छैन हो यो सब पल्युसन ठिक छैन यो सबै उहाँहरूलाई सोधपुछ गरेर गर्छौँ जस्तोको भुल गरेको छ त्यसलाई हामी फाइन पनि गर्छौँ त्यो फाइन गराएपछि फेरि उनीहरूले टाइममा दिन्छ त्यस्तो हुन्छ त्यस्ले गर्दाखेरि गभर्मेन्टकै सुविधाको लागि गभर्मेन्टकै राम्रोको लागि बनाएको हो ट्राफिक रुल्सहरू